ग्रहण वा धूमकेतु जस्तो खगोल घटना व्यक्तिगत रूपमा मैले सानो छँदा देखेको छु यसमा मलाई कसले मोहित गर्दछ भन्दाखेरि जब बिहानको त्यो पहिलो किरण जब हाम्रो धर्तीमा आइरहेको हुन्छ त्यतिखेर नै जब यो सूर्यले फेरि यो मुनले अथवा जुनले जब ढाक्दछ त्यतिखेर के हुँदछ भन्दाखेरि त्यही एउटा अन्य किसिमको अँध्यारो छाउँछ जता पनि फेरि बिहानबाट फेरि बेलुका भएको जस्तो खालके हामीलाई अनुभव हुँदछ अनि त्यो त एकदम आश्चर्यजनक अनि एकदम उत्साहजनक एकदम उत्साहजनक मेरो अनुभव थियो यसमा किनकि मलाई यो धेरै मनपरेको थियो